उन्नाइस सय ब्यानब्बेमा चाहिँ नेेपाली भाषाले मान्यता पाएको थियो र अब अहिले चाहिँ के छ इङ्ग्लिस पढ्ने कोही बङ्गला लेङ्ग्वेज पढ्ने भयो कोही हिन्दी त्यस्तो हुँदा बाहिर जानेहरूले भाषाहरू मिक्स गर्नु थाल्यो र परिवर्तन अब त्यस्तै भएर अलिकति बिग्रिँदै गयो नेपालीहरूको आमा बाउलाई छोरा छोरीले आमालाई ममी बाबालाई ड्याडी भन्ने यस्तो चेन्ज हुँदै र नेपाली भाषामा हामीले उन्नाइस सय ब्यानब्बेमा मान्यता पाएको थियो राम्रोसँगले र मिक्स भाषाहरू हुँदै गयो नानीहरूले अब उल्टापाल्टाहरू बोल्नु थाल्यो कतिवटा कुरो नेपालीबाट भन्ने कुरालाई इ इङ्ग्लिसबाट कतिवटा कुरो नेपालीबाट भन्नुपर्ने कुरालाई बङ्गलाबाट बङ्गला र हिन्दी मिसाएर त्यस्तो भाषाहरू धेरै बिग्रिँदै गयो अहिले र नेपाली भाषामा सबले एउटै ध्यान गरेको भए नेपाली भाषाले कुनै मान्यता पाउँथ्यो पनि होला र धेरै अब नेताहरू चेन्ज हुँदै गयो कसैले के भन्छ कसैले के भन्छ त्यसो गर्दाखेरि र अलिक भाषाहरू बिग्रिँदै गयो चेन्ज हुँदै गयो र मात्रै नभए सबै कुरा अब राम्रै थियो र त्यस्तै हो